सुटिङ स्टार वा उल्का वर्षा मैले देखेको छु अनि सुटिङ स्टार वा उल्का वर्षा राति मैले देख्दाखेरि मैले माग् माग्दाखेरि मलाई साँच्चै नै मैले पाएँ म एकदमै खुसी छु यो चाहिँ एउटा प्राकृतिक एउटा उल्का वर्षा हो यो त्यतिखेर चाहिँ मानिसले त्यो देख्दाखेरि चाहिँ जे मागे त्यही नै पुग्छ अरे र मैले पनि मागेँ तर मैले पनि पाएँ